हजुर हामीले मिटिङमा बस्थ्यो अनि त्यो जुम मिटिङमा चाहिँ हाम्रो कोही बेला प्रेयर मिटिङहरू हुन्छ त्यस्तोमा चाहिँ हामी बसेको बस्छौँ अनि कोही बेला फेलोसिपहरू पनि हुन्छ त्यस टाइममा त हामी जुम मिटिङहरूमा बस्ने गर्छौँ हाम्रो विकली हुन्छ अनि त्यसमा चाहिँ एकदमै हाम्रो यो भारतको धेरैवटा जग्गाहरूबाट हाम्रो जोडिने गर्छ यो जुम मिटिङमा चाहिँ हाम्रो बाहिर बाहिरको मानिसहरू पनि जोडिने गर्छ ज लाइक इजलाइलबाट अस्ट्रेलियाबाट धेरैवटा जग्गाबाट जोडिने गर्छ एकदमै राम्रो हुन्छ हाम्रो यो मिटिङ चाहिँ हुन्छ